हाम्रो गाउँमा चाहिँ अब सिचाइँको सुविस्ता त छ तर अब अलिकति दुःख छ अलिकति व्यवस्था त्यत्ति राम्रो छैन लाबरको पाइपमा ल्याएको छ बाटोमा बिग्रिन्छ र पनि दुःखसुख अब बनाउन जाई बस्नुपर्छ पानी त आउँछ अब त्यत्ति राम्रो त छैन र शिक्षित जग्गामा चाहिँ अब हामीले यस्तै सागसब्जी लगाउँछौँ जस्तै अब सिमी भयो टमाटर भयो कोपी भयो कत्तिले यहाँ ग्लाडियस फुलहरू पनि लगाउँछन् र प्रायः यहाँ हाम्रो जग्गामा प्रायः प्रायः सबै खेती नै लगाइन्छ धेरथोर कम्ती मात्रामा भए पनि